अब खेलकुदले चाहिँ मान्छेलाई चाहिँ होइन मान्छेलाई चाहिँ एकदम स्वास्थ्यमा राम्रो हुन्छ आफ्नो जिउहरू एकदम राम्रो हुन्छ होइन खेल्यो खेलकुद गर्ने मान्छे र अरू फाल्टोहरू अब कस्तो हुन्छ अब अन्त खेलकुद नगर्नेहरू त्यसै छुट्टिन्छ होइन जिउहरू शरीरहरू अब एकदम राम्रो हट्टाकट्टा हुन्छ खेलकुदले खेलकुद गऱ्यो भने चाहिँ अब आफ्नो मेन त अब आफ्नोमा भएको भित्रको पसिना पानी पसिनाको रूपमा होइन निस्किन्छ अनि खेलकुदले चाहिँ आफ्नो जिउहरूको सबै जिउहरू अलिक हेल्दी नै राख्छ जिउहरू खेलकुदमा चाहिँ खेलकुदले चाहिँ अब तपाईँ अब खेलकुद गर्दा चाहिँ अब तपाईँको जिउहरू एकदम खेलकुद गर्दाखेरि वार्म हुन्छ वार्मअप हुन्छ होइन त्यो भएर चाहिँ जिउलाई अलिक राम्रो हुन्छ